भाइ मनोज मनोज भाइ सुन्नुहुँदैछ के त ए खोइ यो भाइको फोन पनि राम्रो नलागेको हो या के भयो मनोज भाइ ए अँ बोल्नु भयो अन्तखेरि नि अन्त त्यो मेरो हिजो तपाईँको दोकानबाट चाहिँ मैले एउटा त्यो यसो के के जाति काँटी खोल्ने के गर्ने स्क्रुड्राइभर भन्ने किनेर ल्याएको थिएँ अन्त त्यो चाहिँ यहाँ ल्याएर चलाएँ ओरे अनि दुई तिनवटा काँटी खोलेँ खोलिसक्दाखेरि काँटीले पो उसलाई खोल्ला जस्तो गऱ्यो अनि फलामको काँटी स्क्रुड्राइभर पनि फलामकै कुन चाहिँ फलाम पक्का हो कुन कच्चा हो स्कुड्राइभर अलिअलि अलिअलि अलिअलि खिया लागेजस्तो पनि रहेछ कता कता ठाउँमा कति वर्ष पुरानो हो उइलेको फलाम होला राम्रो फलाम रहेछ तपाईँको र पनि हाम्रो घरको काँटीले स्क्रुड्राइभरलाई सानो चोइटो निकालिदियो अनि अहिले यसो गरिसकेपछि त्यसको त दाम त निकै पर्छ होला जस्तो लाग्यो अन्त स्क्रुड्राइभर त के कसो गर्नु पर्ने हो अलिकति बिग्रे बिग्रे जस्तो लाग्यो तपाईँले यसको के विचार गरिदिनुहुन्छ कि मेरो पैसा त अब त्यसै त नब्बे रुपियाँ कसो परेको हो अनि त्यो नब्बे रुपियाँमा त नब्बे दिन पनि नहोला जस्तो छ लु नरिसाइकन भनिदिनु होला न हौ कि फर्काइदिनुहुन्छ कि के गर्नुहुन्छ लु लु लु